मलाई मनपर्ने बाइकहरू चाहिँ रोयल इन्फिल्ड क्लासिक थ्री फिफ्टी मनपर्छ हिमालयन पनि मनपर्छ ड्युक आर वान फाइभ यामाहा पनि मनपर्छ होन्डाका पनि मनपर्छ अनि मेरो सपनाको बाइक चाहिँ कवसाकी कुनै सुपर बाइक मनपर्छ अन्त बाइकिङ यात्राको लागि चाहिँ आरामदायक चाहिँ मेरो लागि चाहिँ रोयल इन्फ्लिड इन्फिल्ड क्लासिक नै मनपर्छ जो चाहिँ रोयल इन्फिल्ड क्लासिक थ्री फिफ्टी चाहिँ धेरै आरामदायक साथै मलाई राम्रो लाग्छ